ड्राइभर भाइ मैले हिजो तल गज गजलडुबा डुल्नुको लागि तपाईँकोमा गाडी रिजर्व गरेको थिएँ समय दस बजीको थियो र अझैसम्म पनि आउनुभएको छैन किन यति साह्रो ढिलो एघार बजेर नाघिसक्यो कहिले आउने कि नआउने कि म अर्को गाडी रिजर्व गरौँ